ड्राइभर दादा तपाईँको चाहिँ बानी व्यहोरा मलाई एकदमै दामी लाग्यो तपाईँले यस्तो केटी मान्छेलाई इज्जत दिनुभयो हामीसँग राम्रो व्यवहार गर्नुभयो तपाईँ चाहिँ एकदमै हामीसँग फ्रेन्डली बोल्नुभयो तपाईँले हामीलाई त्यसरी बोलेर एकदम राम्रो लाग्यो तपाईँको बोलीहरू सुनेर